र म चाहिँ नृत्य गर्नु लागि चाहिँ एक पल्ट चाहिँ हाम्रै यहाँ गाउँमा छेउमा माल बजार भन्ने जगा छ होइन त्यहाँनेर गएको थिएँ होइन र त्यहाँनेर जाँदाखेरि चाहिँ मलाई के भन्यो भन्दाखेरि चाहिँ डा नृत्य गर्न बोलाएको थियो र समय पनि के भनेको थियो भन्दाखेरि दुई दिनको मात्रै समय दुई दिन अगाडि मात्रै भनेको थियो र मलाई चाहिँ दुई दिनमा चाहिँ पुरै तयारी गरीकन राम्रोसँगले नृत्य ठुलै प्रोग्राम ठुलै कार्यक्रम भएको थियो अनि ठुलै कार्यक्रममा गएर नाच्नु पर्ने होइन नृत्य देखाउनु पर्ने त्यसमा जाँदाखेरि चाहिँ अब ठुलो ठुलो मान्छेहरू आउँदाखेरि चाहिँ अब दुई दिनको मात्र समय चाहिँ मलाई साह्रै थोरै लागेको थियो होइन र म गर्नु सक्छु कि सक्दिनँ भन्ने मेरो मनमा डर भइरहेको थियो अनि तयारी गर्नुमा पनि त्यति साह्रो अब गरेको गरकै गर्नु पनि त सकिँदैन अलिकिति भए पनि टाइम रोकिँदै रोकिँदै गर्नु पर्ने हुँदाखेरि चाहिँ खुट्टाहरू दुख्ने होइन त्यस्तो भएको हुनाले गर्दाखेरि चाहिँ मैले त्यति साह्रो राम्ररी तयारी पनि गर्नु सकेको थिइनँ थोरै समयमा दुई दिनको समयमा अलिकति तयारी गरेर गएको थिएँ र मलाई मनमा चाहिँ पुरै डर भइरहेको थियो कि म गर्नु सक्छु कि सक्दिनँ त्यत्रो ठुलो मान्छेहरूको अगाडि होइन गएर नृत्य आफ्नो देखाउनु सक्छु कि सक्दिनँ राम्रो हुन्छ कि हुँदैन भनेर डर भइरहेको थियो तर जब म वहाँ गएर मैले नृत्य आफ्नो देखाएँ होइन मैले नृत्य गरेँ त्यति बेला चाहिँ यस्तो भयो कि सबैजनाले उठेर चाहिँ ताली बजाएर सबैजनाले मेरो प्रशंसा गरेर कि नृत्य पुरा राम्रो भयो भनीकन र म आउने बेलामा चाहिँ बेस्ट डान्सर भनेर एउटा राम्रो कलाकार भनेर चाहिँ एउटा अवार्ड ट्रफी पनि दिनु भएको थियो होइन त्यो पल चाहिँ मलाई साह्रै यादगार लाग्यो कि मैले यति साह्रो नसिकेर जाँदा पनि मलाई यति साह्रो होइन मान्छेहरूले यस्तो गर्नु भयो यस्तो अवार्डहरू पाएँ त्यहाँनेर गईकन भनेर चाहिँ मलाई त्यहाँ चाहिँ साह्रै यादगार भयो साह्रै मन मन छोयो